ए म बसिरहेको छु ठिकै छौ अनि ए अँ ठिकै छु त त्यही त हौ मेरो पर्सन्टेज सेभेन्टी फाइभ आयो सेभेन्टी फाइभ

भिन्दै आउनुभयो तिमी नि त्यही त गर्छौ होला है म म कमर्स लिनुपऱ्यो

त्यही त अरू साथीहरूको पनि कति कति आयो है राम्रै आयो होला मैले नि त्यही त गर्ने हो

तिनीहरूले गरेन भने पनि हामी चाहिँ गरौँ न एउटै स्कुल होइन ल ल होस्टेलमै बस्नुपर्छ अब है त्यहाँ अलिक राम्रै हुन्छ नि त होस्टेल लाइफ चाहिँ

त्यही रुमहरू पाउनु घरमै छु त म अहिले

त्यही त प्रब्लम हुन्छ अरे नि बात मार्दैछु त हो अस्ति चाहिँ बात गरेको थिएँ हो इया

फर्मको लागि चाहिँ हामी सोमबारतिर जाउँ है फर्म फिलअपहरू गर्नुपऱ्यो नि होइन स्कुल त जोइन गर्नैपऱ्यो नभए त ढिलो हुन्छ नि त्यही त कुनै फर्महरू पनि त पाउँदैन है फेरि त्यो स्कुलमा त पाउँदैन नि ढिलो गऱ्यो भने त

मिलन हो बात मात्रै गरौँ न ल राखेको है बाई बाई ओके